अब हाम्रो राज्य भित्र क्षेत्रीय भाषाहरू धेरै बोलिन्छ जस्तो बङ्गाली हिन्दी इङ्लिस टोटो मेचे यस्तोहरू बोलिन्छ त्यसमा हाम्रो नेपाली भाषा चाहिँ एकदमै धनी छ नेपाली भाषा चाहिँ भनौँ भने एकदमै मिठास छ बोल्नुमा जस्तो कि अब खुत्रुक ओर्लिनु खुत्रुक ओर्लिनु भन्नाले एउटा हामी र हाम्रो एउटा आँखाको अगाडि एउटा खुत्रुक एउटा उफ्रेर झरेको एउटा सर्टकट उफ्रेर झरेको बुझिन्छ यसरी नै अब सुरुसुरु जानु भनेको कसैलाई नबोलाई यता उति दाँया बाँया नहेरिकन हिँड्नु त्यसलाई भनिन्छ अनि चुपचाप आउनुलाई चाहिँ सुटुक्क आउनु भनिन्छ अब सुटुक्क आउनलाई चाहिँ के बुझिन्छ भने अब एकदम चुपचाप आउनु कसैले थाहा नपाइकन पहिल्यैबाट सूचना नदिइकन त्यो घरमा आउनु धेरै धनी छ अब घोक्राउनु मुन्ट्याउनु यस्तो कुरोहरू छ नेपालीमा एकदम यो त हाम्रो नेपाली भाषा चाहिँ अरू भाषा भन्दा चाहिँ एकदमै धनी छ अनि यसमा मिठास छ यो यो भाषालाई हाम्रो भारतमा संविधानले आठौँ अनुसुचीमा गाभेको छ मान्यता प्राप्त भएको छ एकदमै नेपाली भाषा चाहिँ एकदमै हाम्रो लागि प्यारो छ मिठो छ